म चाहिँ बेसी जस्तो चाहिँ अब टिभी सिरियल हेर्छु र त्यसमा चाहिँ म चाहिँ सिरियलमा चाहिँ अब एक्सपर्ट जोड्ने हेर्छु अनि त्यो चाहिँ त्यो सिरियल चाहिँ मलाई किन मनपरेको भन्दाखेरि चाहिँ अब त्यसमा चाहिँ अब अहिलेको समयमा चाहिँ अब कस्तो खालके हुनुपर्ने र अब कस्तो खालके अब केटीहरूलाई चाहिँ कस्तो खालके आजादी दिनुपर्ने र अब केटीहरूको सोच अब अहिले अब मान्छेहरूको मनमा अब केटीहरू केटीहरूको बारे अब कस्तो नराम्रो सोच हुन्छ होइन अब केटीहरूले छोटो लुगा लगायो भने किन लगायो बाहिरतिर बेसी डुल्यो भने किन डुल्यो यो छोरी मान्छे भएर घरकै काम मात्रै गर्नुपर्छ किन बाहिर डुल्दैछ यसले घर सम्हालेर बस्नुपर्छ बाहिरको काम गर्नुहुँदैन बाहिरको काम छोरा मान्छेले मात्रै गर्छ र छोरी मान्छेको अब केही अब हक नै छैन त्यसमा अब छोरा मान्छेले मात्रै गर्छ भन्ने अब देखाएको छ र देखाएको कारणले गर्दा त्यसमा चाहिँ अब अब एउटा छोरीले पनि अब के गर्छ छोराले मात्रै होइन छोराले मात्रै त्यो काम गर्नुसक्छ भन्ने चाहिँ होइन अब छोरीले पनि गर्नुसक्छ भन्ने देखाएको गर कारणले चाहिँ मलाई त्यो सो मनपर्छ